हेलो तपाईँ सिमरन होटेलको दादा बोल्नु भएको जुन चाहिँ मैले खाना अर्डर गरेको थिएँ नि है आजको लागि भनेर हिजो अर्डर गरेको थिएँ त्यो खाना चाहिँ म आज यहाँनिर टिस्टामा चाहिँ रिसिभ गर्नु नसक्ने भएँ है म चाहिँ तक्लिङ जानु पर्ने भयो मेरो केही काम परेकोले गर्दा चाहिँ त्यसै कारण चाहिँ जुन चाहिँ मैले खाना अर्डर गरेको थिएँ त्यो खाना चाहिँ म तक्लिङमा रिसिभ गर्छु नि ल तपाईँ टिस्टामा चाहिँ होइन तक्लिङमा ल्याइदिनुहोस् न म त्यहीँ रिसिभ गर्छु नि ल